अब मैले मेरो महत्त्वपूर्ण निर्णय भनेको अब दुई तिनवटा लिएको छु मैले मेरो लाइफमा अन्त अब मैले अब टेनमा चाहिँ मैले अब आर्ट्स लिन्छु भनेर सोचेको थिएँ मैले ठुलोहरूको बात पनि सुनेँ अन्त म्याथ त झिँजो लाग्थ्यो त्यही लागि त्यो साइन्सहरू लिइन अन्त आर्ट्समा चाहिँ अब मलाई पोलिटिकल साइन्स मन पर्थ्यो अन्त अन्त अब जोग्रफी पनि मन पर्थ्यो अन्त अब त्यसको बाद टुवेल्भको बाद पनि मैले बिसिए लिएँ किनकि अब मलाई कम्प्युटरको बारेमा नलेज चाहिएको थियो अन्त अब अन्त कोर्सहरू गर्दा पनि खर्चा हुन्थ्यो अन्त मैले त्यो लागि कोलेज गरेँ अन्त अन्त बिसिए बिसिए गर्दाखेरि चाहिँ मैले अब फर्दर लाइफको बारेमा पनि सोचेँ किनकि बिसिए गरेँ भने चाहिँ अब छिटो प्लेसमेन्ट पाउँदो रहेछ अन्त फेरि खर्चा पनि कम्ती हुँदारहेछ होइन अन्त अन्त अब यही अब यतिकै हो मेरो अब नि निर्णय जिन्दगीको बारेमा